हामीले चाहिँ बिहेहरूमा चाहिँ अहिलेसम्म एकदमै रमाइलो गर्दै आएको छ होइन हामी चाहिँ हामीले चाहिँ यताबाट जन्ती आएको भन्छ हामीले एकदम फर्स्ट कुरा चाहिँ पहिला चाहिँ हामी जुत्ता लुकाउने काम गर्थ्यो त्यसमा चाहिँ एकदमै रमाइलो मिल्छ हामीलाई हो एकदमै रमाइलो पाउँछ हामीले एकदमै मजा आउँछ किनकि हाँसखेल हुन्छ त्यसमा अनि कतिवटा खेलहरू खेल्छ त्यो जन्तीहरूसँग अरूहरूसँग अनि हामी सङ्गीतहरूतिर नाच्छ एकदमै नाच्छ हामी रमाइलो गर्छ रातिहरूसम्म नाच्छ हामी बिहामा चाहिँ अब कतिवटा गीतहरू छ हामी बिहातिर नाच्ने सबै बुढापाका सबैजना मिलिकन नाच्छ त्यही भएर हामी दुईजना नै बुढापाका हामीहरूलाई सबैलाई सुहाउने गीतहरू लाउँछ पुरानै गीतहरू लाउँछ हामी पनि एकदमै गर्छ हामी ग्रुप डान्सहरू गर्छ हामी त्यस्तो गीतहरू त्यो रातो रानी फुले झैँ साँझमा त्यस्तोहरूतिर नाच्छ कुटुमा कुटुहरू बजाउँछ हामी त्यहाँदेखिको साली मनपऱ्यो त्यस्तोहरू मन पर बजाउँछ किनकि त्यो चाहिँ एकदमै रमाइलो खालको गीतहरू छ त्यो गीत सुन्दा पनि बसिरहेको मान्छेलाई नाचौँ नाचौँ खालके हुन्छ त्यस्तो गीतहरू सुन्दा चाहिँ अन्त हामी एक दुईवटा हिन्दी गीतहरू पनि बजाउँछ त्यो हिन्दी गीतले चाहिँ अब बुढो मान्छेहरूले पनि सुन्छ उनीहरूलाई पनि उनीहरूलाई पनि होस् हामीलाई पनि होस् सबैजनालाई रमाइलो होस् भनेर चाहिँ हामी सबैजनालाई मिल्ने नै गीतहरू बजाउँछ अन्त हामी बिहाहरूतिर चाहिँ यसरी नै एकदमै रमाइलो गर्दै आएको छ अन्त हामी यसरी नै गर्छ पनि